मैले आफ्नो कलालाई एउटा चाहिँ उइसमा देखाएको छु त्यस त्यस प्रतियोगितामा मैले यतिको मज्जाको लागि खालि भाग लिएको थिएँ त्यस प्रतियोगितामा हामीले त्यस प्रतियोगितालाई सिलगढी कुलीपाढा भन्ने जग्गामा आयोजित गरेको थियो गणेश चतुर्थीको दिन त्यस प्रतियोगितामा हामीले धेरै प्रकारका खेलहरू खेल्यो त्यस खेलमा म सथ तेस्रो तेस्रो पद हासिल गरेको थिएँ तेस्रो स्थानमा भए तापनि मैले एउटा जोमेट्री बक्स भन्ने यन्त्र पाएको थिएँ उयो उपहारमा त्यस उपहार देखेर म धेरै खुसी थिएँ तर कहीँ न कहीँ म निराश पनि थिएँ किनकि मैले आफ्नो प्रदर्शन त्यत्ति सक्दो राम्रो गरेको थिएन तैपनि मैले गरेको प्रदर्शन यति नै अति राम्रो थियो कि उनीहरूले मलाई एउटा यन्त्र जोमेट्री बक्स भन्ने कुरा पनि दियो